मैले ट्रेकिङ गरेको अहिलेसम्मको अवधिमा चाहिँ मैले एउटा सिक्किम गान्तोकको गान्तोक बजारदेखिको छ किलो मिटर बाहिर एउटा तिनजुरे भन्ने एउटा ट्रेकिङ सेन्टर छ जहाँ चाहिँ अब सिक्किमको नजिक सेन्टर त्यहाँनिर मैले एकखेप गरेको थिएँ त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो किनभने त्यहाँनिर सबै कुरोको सुविस्ता छ त्यहाँनिर अब हामीलाई ट्रेकिङ गर्दाखेरिको मतलब इकुप्मेन्टहरू अब चाहिने सामग्रीहरू त्यहाँ प्रसस्तै मात्रामा छ र त्यो जग्गा एउटा अब ट्रेकिङ गर्नलायकको जग्गा पनि हो किनभने त्यहाँनिर शीतल राम्रो खालको वेदर छ त्यसले गर्दाखेरि हामी त्यहाँनिर गयौँ मलाई एकदमै राम्रो लाग्यो अहिले पनि मनपर्छ जानु र यो चाहिँ मेरो लागि एकदम राम्रो ठाउँ हो